म चाहिँ कुदिरहेको बेलामा चाहिँ मलाई चाहिँ साथिया भन्ने एउटा हिन्दी सङ छ त्यो चाहिँ मेरो फेभरेट सङ हो म चाहिँ त्यही त्यही त्यही गाना सुन्छु होइन अन्त कुदिरहेको बेला चाहिँ मलाई यो गाना सुन्न त धेरै मन पर्छ अन्त मलाई चाहिँ त्यो गाना चाहिँ मेरो फेभरेट गाना हो र मलाई चाहिँ म चाहिँ कुदिरहेको बेलामा चाहिँ म चाहिँ धेरै कुराहरू सोच्दिनँ तर मलाई चाहिँ जिन्दगीमा चाहिँ सक्सेस हुनु चाहिँ सबभन्दा ठुलो कुरा हो मेरो जिन्दगीमा चाहिँ होइन र त मैले मैले थुप्रै फर्महरू पनि भरेको छ जस्तै यस्तो के भन्छ एसएससी भयो कन्स्टेबलहरू भरेको थियो होइन मैले त्यो जिन्दगीमा चाहिँ म त्यही कुरा सोचेर नै जिन्दगीमा कुद्दाखेरि चाहिँ मैले के गर्छ त्यो ताकि मलाई म सक्सेस हुन्छु ढिलो होस् छिटो होस् तर हुनु चाहिँ हुन्छु मेरो मतलब कुद्दाखेरि चाहिँ मैले यही थिङ्किङ सोचेर म कुदिरहन्छु र मलाई चाहिँ राम्रो लाग्छ कुद्दा त्यो गाना पनि सुन्नु ध्यानलाई ऊ यो गर्नु अन्त अब यस्तो हो के कतिवटा चिजहरू हामीले कुनै पनि चिज नसोचिकन गर्नु पनि सक्दिनँ अब जुनै पनि चिज गर्छ हामीले सोच्छौँ सोचेर नै गर्छ र मलाई त्यसमा चाहिँ सबभन्दा ठुलो कुरा लाग्छ विशेष मौसम पनि हुँदैन अहिले चाहिँ तर फिलहाल चाहिँ मलाई चाहिँ अब हामीले कुनै पनि चिज पाउनु लागि त केही न कुछ गर्नुपऱ्यो जस्तो कि मैले अब कुनै चिज पाउनुको लागि पनि चिज अब ऊ यो गर्नुभन्दाखेरि चाहिँ मलाई चाहिँ अब मेबी यस्तो एसएससीतिर भरेको छ होइन जस्तो मैले एक्जामहरू दिएर बसेको छ भने त अब मलाई लाग्छ कि म यो चिजमा चाहिँ पास हुन्छु ताकि यो चिज चाहिँ मेरो लागि बनिएको हो यस्तो फिल चाहिँ मलाई कता न कताबटा हुन्छ जस्तै आफ्नो अब भोलि पर्सि मैले गएर मैले मेरो आफ्नो खुट्टामा पनि उभिएँ भने मैले धेरै चिज गर्न सक्छ जस्तै अब मैले भयो मैले आफ्नो फेमिली ल्याउन सक्छु होइन मैले अब मैले फमिली हेर्न सक्छु मैले नगर्नु सकेको चिजहरू म गर्न सक्छु हो त्यस्तोहरू चाहिँ सोच लिएर म धेरै धेरै नि सोच्छु अन्त मलाई चाहिँ धेरै चिज गर्नु मन लाग्छ जिन्दगीमा आफ्नो खुट्टामा उभिएर चाहिँ मेरो चाहिँ सबभन्दा ठुलो कुरा चाहिँ मेरो यो हो कि मलाई चाहिँ समाजसेवा गर्नु पनि मन पर्छ भोलि पर्सि म फेरि बाइ चान्स मेरो केही मेरो नोकरी भएछ भने चाहिँ म समाजलाई पनि हेर्छु मेरो चाहिँ त्यतिकोमा चाहिँ मेरो हिम्मत एउटा हुन्छ नि अब आशा छ म भोलिको दिन भएछ भने म हिँड्छु त्यति चाहिँ मेरोमा ऊ यो छ होइन मलाई चाहिँ एकदम सोच्नु त अब धेरै कुरा सोच्छु तर अब आफ्नो मनमा भएको कुराहरू चाहिँ यति नै हो होइन अब भन्नु त धेरै छ तपाईँहरूसँग कुरा गर्नु अन्त अब मलाई चाहिँ धेरै मन पर्छ मलाई चाहिँ बेसी हेल्प गरेको चाहिँ मान्छेलाई हेल्प गर्नुको लागि मन पर्छ धेरै चाहिँ